मेरो राज्य पश्चिम बङ्गाल अनि जिल्ला चाहि दार्जिलिङ जहाँ नेपाली भाषा प्रयोग गरिन्छ नेपाली भाषा उत्तर बङ्गालमा दार्जिलिङमा मात्र नभएर कालिम्पोङ सिलगढीका केही भागहरूमा अनि जलपाइगढी र तराई डुवर्सका केही भागहरूमा नेपाली भाषाको प्रयोग गरिन्छ राज्यस्तरमा हेर्नु हो भने पश्चिम बङ्गाल पुरै राज्यले नै बङ्गाली भाषाको प्रयोग गरिरहेका हुन्छन् तर उत्तर बङ्गालका सानो भुभाग यी दार्जिलिङ जिल्ला कालिम्पोङ अनि सिलगढीका केही भागहरूमा मात्र नेपाली भाषा प्रयोग गरिन्छ यही थोरै राज्यका थोरै मानिसहरूले मात्रै नेपाली भाषा प्रयोग गरिन्छ अथवा भनौँ नेपाली भाषीहरू पश्चिम बङ्गाल राज्यमा थोरै नै छन् त्यसै कारणले गर्दा धेरै नै भिन्नताहरू छ छन् उत्तर बङ्गाल उत्तर बङ्गाल र बाँकीको पश्चिम बङ्गालसँग उत्तर बङ्गालमा जहाँ यहाँ हामी नेपाली भाषा प्रयोग गरिरहेका हुन्छौँ भने मुख्य भाग पश्चिम बङ्गालका मुख्य भागले चाहिँ मा बङ्गाली भाषाको प्रयोग गरिरहेको हुन्छ नेपाली नेपाली भाषाको योगदान यहाँ जहाँसम्म पश्चिम बङ्गालको संस्कृतिमा म त साह्रै छ जस्तो लाग्दैन किनकि नेपाली भाषा अनि बङ्गाली भाषा धेरै नै फरक छन् उनीहरूको लिपि फरक छ संस्कृति फरक छ सबै कुरो नै फरक छ त्यसले धेरै भिन्नताहरू छन् अनि नेपाली भाषा अब पश्चिम बङ्गालको स्मृति सांस्कृतिक सम्पदाको संरक्षण संरक्षण र संवेदनामा नेपाली भाषाको भूमिका सारै नै छ जस् जस्तो चाहिँ मलाई लाग्दैन